ए ए हेलो दादा मैले अस्ति त तपाईँलाई एउटा कुरा भन्नै बिर्सेँछु कि त्यो मैले स्विटर किनेको थिएँ नि है त्यो स्वेटर चाहिँ एकदमै अब ठिकैको लाग्यो मलाई म तपाईँलाई अब राम्रो छ भनेर भन भनदिइहालेँ है त्यो स्विटरको अलिकति अब के भन्नु अब त्यसको धुँदाखेरि चाहिँ अलिकति रङहरू गयो है फेरि वुल पनि राम्रो छैन रहेछ अनि त्यही त रङहरू पनि गयो त्यही त त्यति अब खास चाहिँ लागेन हौ मलाई दादा कि त्यसै कारण दादालाई मैले जानकारी दिई राखेको नि